बिहान उठेर त अब हाम्रो काम त त्यस्तै हुन्छ हाउसवाइफ भएपछि त सबैभन्दा पहिला किचन सम्हाल्नुपर्यो है किचनदेखिको हाम्रो काम सुरु हुन्छ बिहान बिहान उठेर किचनमा हामी जान्छौँ चाय बनाउँछौँ त्यसपछि नास्ताको टाइम हुन्छ नास्ता बनायो नास्ता बनाएर सबै परिवारलाई नास्ता दिई सकेपछि हाम्रो सफाइतर्फ लाग्छौँ घरको साफसफाइ गरिसकेपछि टाइम हुन्छ बाह्र साढे ग्यारह है त्यस्तो टाइमदेखिको फेरि हामीले खाना सुरु गर्छौँ खानाहरू बनाउँछौँ खानाहरू बनाएर हामी सबैजना परिवारलाई खाना दिन्छौँ खाना खाएर हाम्रो दुई तिन बजेसम्ममा हामीले बिहानखेरिको काम सक्छौँ त्यस पश्चात हाम्रो एकछिन दस पन्ध्र मिनटको रेस्ट हुन्छ रेस्ट गरेपछि फेरि हाम्रो बेलुकाको टाइमको काम हुन्छ जस्तै अब हाम्रो अलिकति भए पनि गार्डन छ गार्डनमा लाग्छौँ गार्डनको साफफाइ गर्छौँ त्यसपछि अलिकति वाकिङहरू जस्तो हुन्छ त्यो पनि अब हाम्रो काममै आउँछ त्यो गरेपछि हाम्रो बेलुकाको टाइम हुन्छ बेलुकाको खानाहरू बनायो नानीहरूसँग बस्यो है नानीहरूलाई पढाउनु राख्यो त्यस प्रकारको काम हुन्छ शिक्षा क्षेत्रमा हेरौँ भने त अब हामीले त्यस्तो पढेन क्लास एटसम्म मात्रै पढेको छौँ शिक्षाको विषयमा चाहिँ हामीलाई त्यति जानकारी छैन अलिअलि अब किताबहरू पढ्नु ओर्नु त्यही लेटरहरू आएको छ भने त्योसम्म पढ्नु चाहिँ हामी सक्नेछौँ